हेलो फ्लिपकार्ड हो हजुर मैले पछिल्लो समयमा तपाईँकोबाट मैले एउटा प्रेस्टिजको मिक्सचर ग्राइन्डर अर्डर गरेको थिएँ र त्यस अर्डरमा मैले थ्री हन्ड्रेड पर्सेन्ट मैले छुट कुपन प्राप्त गरेको थिएँ र त्यो कुपन मैले त्यस समय कुनै कार्यमा मैले त्यो चलाएको थिइनँ र यो आउँदो अर्डरमा मैले त्यो कुपन युज गर्नसक्छु कि सक्दिनँ भनेर तपाईँलाई यो फोनमार्फत् मैले जाँच गर्नुहोस् चाहेको

हजुर एघार तारिक जुन मैले अर्डर गरेको थिएँ प्रेस्टिजको मिक्सचर ग्राइन्डर त्यसमा पाएको ए हजुर भनेपछि मैले त्यो कुपन पछाडि यो अर्को अर्डर गर्दा मैले त्यो को फाइदा उठाउन सक्छु ए हुन्छ त्यही त यो आउँदो अर्डरमा मैले त्यसको फाइदा उठाउन सकेँ भने मलाई पनि राम्रो भनेर

ए हुन्छ त्यसो भए हुन्छ धन्यवाद तपाईँको समयको लागि हुन्छ धन्यवाद थ्याङ्क्यु